नानीहरू स्कुलमा भाग लिन्छ रनिङमा कुद्छ भाग लिन्छ कुद्नु कुदेर फर्स्ट हुन्छ प्राइजहरू पाउँछ उनीहरू दर्शकहरूले बाहिरबाट हेर्नुमा पनि यी फिटिङ नानीहरू कस्तो राम्रो कुद्ने राम्रो खालको रहेछ भन्छ कति राम्रो उनीहरूको लागि स्वास्थ्यको लागि राम्रो हुन्छ नानीहरूले सबै कुरोमा भाग लिएर अब रनिङमा अरू कतिवटा कुरोमा भाग लिएर प्रोग्रामहरू गर्छ राम्रो छ नानीहरूको लागि कुद्नुमा जिउलाई हेल्दी हुन्छ राम्रो छ खेलकुद भएको राम्रो हो नानीहरूको लागि राम्रो हुन्छ नानीहरू खे फोनमा मात्रै हुन्छ बिहान बेलुका हरेक टाइममा स्कुलमा रनिङ गरायो राम रनिङ गरायो भने उनीहरूको लागि स्वास्थ्यलाई राम्रो हुन्छ उनीहरूको शरीर राम्रो हुन्छ हेल्दी हुन्छ नानीहरूको लागि सबै कुरो स्कुलबाट टिचरहरूले कुद्नु रनिङ गर्नु थुप्रैहरू प्रोग्रामहरू सिकाएर राम्रो बनाउनुपर्छ